मलाई चाहिँ सानैदेखिको फुलहरू यस्तो गार गार्डनहरू स्याहार्नु चाहिँ रहर लाग्छ फुलमा मलाई उयो के भन्छ गुलाब मनपर्छ अनि जिरेनियमहरू मनपर्छ यस्तो यो बगानबेली फुलहरू अझै पनि लगाउँछु अलिअलि अनि त्यो फुलहरू सँगसँगै अलिअलि सब्जीहरू पनि लगाउँछु फुलबारीमा अब सब्जीबारीतिर फुलको कामहरू गर्नु चाहिँ मलाई अब अलिअलि बिमारीहरू छ भने पनि त्यस फुलहरू स्याहार्नु थाल्यो भने फुलहरू रोप्नुथाल्यो भने फुलहरू फुलाउनुथाल्यो भनेदेखिको त मलाई केही अब जिउको बिमारहरू पनि कम्ती भएको जस्तो लाग्छ सानैदेखिको मलाई अब यो फुलहरू स्याहार्ने अब यसरी गार्डेनमा काम गर्नु चाहिँ मलाई पुरा मनपर्थ्यो अझै पनि गर्छु अलिअलि म अब त्यो फुलहरू स्याहार्नु यस्तोहरू चाहिँ मैले अहिले पनि अब थुप्रै फुलहरू फुलाएको छु अब फुलहरू फुलिरहेको देख्दाखेरि मनमा पनि एक प्रकारको शान्ति भएर आउँछ खुसी लागेर आउँछ अनि अहिले मैले जिरेनियम फुलाएको छु गुलाबको फुल फुलाएको छु अनि सिनेरी अब फुलहरू पनि रोपेको छु अनि बगानबेली फुल फुलाएको छु थुप्रै थुप्रै फुलहरू फुलाएको छु

आफूले अब रोपेर मलजल गरेर फुलेको फुलहरू हेर्दाखेरि आफूलाई पनि अब कतिवटा बिमारहरू पनि हराएको जाती भएको जस्तो लाग्छ खुसी लागेर आउँछ